मैले चाहिँ अब एउटा है बोटको हेड हेडफोन हेडसेट किनेको छु है त्यसमा चाहिँ एकदमै मलाई गीतहरू सुन्नु एकदमै राम्रो लाग्छ त्यो सबै युट्युबको भिडियोजहरू हेर्नु एकदमै एकदमै त्यसको अब क्वालिटिजहरू एकदमै राम्रो है साउन्ड सिस्ट साउन्ड क्वालिटीजहरू राम्रो क्लियर एकदमै यसले चाहिँ मलाई एकदमै धेरै कुराहरूमा अब यस्तै हो धेरै कुराहरूमा मलाई फाइदाहरू भएको छ अब यस्कोमा मैले अब अनलाइन क्लासेसहरूदेखि लिएर है अनलाइन क्लासदेखि लिएर अनलाइन सेमिनरहरूमा पनि एटेन्डहरू गर्दाखेरि है मैले त्यसलाई नै त्यसकै माध्यमद्वारा मैले सुन्छु है त्यसको एकदम क्वालिटिजहरू बेस्टहरू छ यस्तो लाग्छ मलाई चाहिँ बोटको